हेलो दिदी तपाईँको अस्ति त तपाईँको सपबाट मैले अस्ति बुधबार चाहिँ ए एउटा ब्यागी जिन्स किनेको थिएँ नि हजुर लगेको थिएँ नि त्यो चाहिँ एकदमै राम्रो लाग्यो मलाई एकदमै कम्फोर्टेबल एकदमै मलाई त्यसको वेस्ट साइज कम्मरको साइजहरू पनि मज्जाले भयो होइन अब एकदमै राम्रो तपाईँको प्रोडक्ट मलाई अब तपाईँले जति त्यसको प्राइज भन्नु भएको थियो जति दाम भन्नु भएको थियो त्योअनुसार चाहिँ त्यो एकदमै राम्रो प्रोडक्ट लाग्यो मलाई धेरै धेरै धन्यवाद तपाईँले मलाई त्यो प्रोडक्ट सजेस्ट गर्नु भएकोमा त्यो त्यो जिन्स सजेस्ट गर्नु भएकोमा